एक सौ पच्चिस एक हजार नौ सौ असी बाइस हजारतिन सौ साठी पचास हजार नौ सौ एकचालीस अठहत्तर हजार नौ सौ त्रियानब्बे